हुन त हाम्रो भारतमा धेरै प्रकारको धर्महरू मानिने गर्छ अनि त्यसमध्येमा एउटा चाहिँ क्रिस्टियन जाति पनि छ इसाई जाति जसलाई क्रिस्टियन भनिन्छ अनि म चाहिँ त्यस धर्मबाट आएको हो इसाई केथोलिक अनि यो धर्म चाहिँ तपाईँको इजरायलबाट सुरु भएर आएको थियो जिजस क्राइस्टको जुन यिसुमाथि हामी विश्वास गर्छौँ अनि हाम्रो प्रायः जस्तो हाम्रो इन्डियामा हाम्रो म जुन चाहिँ जग्गामा बस्छु त्यो चाहिँ वेस्ट बेङ्गल हो हाम्रो जग्गाबाट चाहिँ हामी हाम्रो पर्वमा हामी कलकत्तमा कोलकातामा भएको सन्त पावल केथेड्रल चर्चमा हामी जाने गर्छौँ जुन चाहिँ चर्च चाहिँ तपाईँको कहिले बनिएको थियो भन्दाखेरि तपाईँको अठार सय थर्टी नाइनमा तपाईँको यो बनिएको सुरु भएको थियो र यस बनिँदाखेरि तपाईँको कम्प्लिट हुँदाखेरि अठार सय फोर्टी सेभेनमा यो कम्प्लिट भएको थियो यो पुरा भएको थियो र यो चर्चलाई बनाउनुको लागि तपाईँको आठ वर्ष समय लागेको थियो जुन चाहिँ बिसप दानिएल विल्सन को समयमा चाहिँ यो चर्च बनिएको थियो आजभन्दा धेरै अगाडि अनि हामी यहाँको मान्छेहरू वेस्ट बेङ्गलको मान्छेहरू प्रायः जस्तो चाहिँ हामी हाम्रो पर्वमा यहीँ नै जाने गर्छौँ कलकत्तामा किनभने हाम्रो नजिकै र अरू जग्गाबाट पनि यो जग्गामा पर्वको दिन हाम्रो जुन चाहिँ डिसम्बर पच्चिसमा हामी क्रिसमस मनाउँछौँ जुन चाहिँ दिन चाहिँ तपाईँको जिजस क्राइस्ट हाम्रो परमेश्वर जन्मिनु भएको जुन चाहिँ हामीले मानिलिएको एउटा तारिक छ त्यो चाहिँ तपाईँको दुई हजार तपाईँको पच्चिस डिसेम्बरमा हामी मान्ने गर्छौँ अनि त्यो समयमा क्रिसमसको समयमा हामी यो चर्च जाने गर्छौँ प्रायः जस्तो चाहिँ किनभने हाम्रोबाट एकदम नजिक र यो जग्गामा हामी प्रायः जस्तो हाम्रो यहाँको जति पनि क्रिस्टियनहरू छन् प्रायः जस्तो यहाँ जाने गर्छ कलकत्तामा पावल केथेड्रल चर्चमा जुन चाहिँ चाहिँ कलकत्तामा छ र यसको कहानी कस्तो छ भन्दाखेरि जुन चाहिँ परमेश्वरको जुन चाहिँ यो धर्म क्रिश्चियन धर्म जहाँबाट फैलिएर आयो यो तपाईँको इजरायलबाट फैलिएर आएको हो जसको जो परमेश्वरको पिता जो हुनुहुन्छ जोसेफ अनि जोसँग उहाँको जो आमा हुनुहुन्छ उहाँ मरियमबाट जन्मिनु भएको हो भनेर हामी विश्वास गर्छौँ अनि त्यहाँबाट चाहिँ तपाईँको यो क्रिस्टियन धर्म सुरु भएर आएको हो अनि हामी त्यही धर्मलाई मान्छौँ अनि हाम्रो पच्चिस डिसेम्बरमा चाहिँ हामी परमेश्वर जन्मेको भनेर हामी त्यो दिनमा चाहिँ हामी परमेश्वरको पर्व मनाउने गर्छौँ अनि हामी जुन चाहिँ मैले जुन चाहिँ चर्च भने हामी जुन चाहिँ जाने गर्छौँ कलकत्तामा त्यो चाहिँ हामी यहाँबाट म जुन चाहिँ जग्गामा बस्छु यहाँ कालेबुङदेखि हामी यहाँबाट बाई रोड ट्रेनमा जान्छौँ यहाँबाट सिलगढीसम्म हामी बसमा जान्छौँ त्यसपछि हामी त्यहाँबाट ट्रेनमा चढेर जान्छौँ त्यहाँबाट हामी हाउडामा झर्दा पनि हुन्छ स्यालदामा झर्दा पनि हुन्छ त्यहाँदेखि हामी ट्याक्सी गरेर चाहिँ हामी त्यो चर्चमा पुग्छौँ पावल केथेड्रल चर्चमा अनि यो धर्म लगभग आज भन्दाखेरि धेरै वर्ष अगाडि सुरु भएको थियो परमेश्वरको जन्म कुन चाहिँ समयमा भएको थियो भन्दाखेरि तपाईँको लगभग छ बिसीदेखि सात बिसी अप्रोक्समा अनि त्यसमा परमेश्वरको जन्म भएको थियो भनेर हामी विश्वास गर्छौँ र त्यो दिनदेखि अहिलेसम्म हामीले पच्चिस डिसेम्बरमा हामीले मनाएर आएका छौँ अनि हाम्रो यहाँको जति पनि क्रिस्टियनहरू छन् हामी त्यहाँ जाने गर्छौँ र हुनु त थुप्रो जग्गा छ तर हामी मेनली हामी कलकत्ताको क्रिस्टियनहरू चाहिँ हामीदेखि हाम्रो एकदमै नजिकमा पर्ने र हामीलाई सजिलो पर्ने जग्गा चाहिँ हामीलाई कलकत्ता हो त्यसले गर्दाखेरि हामी पावल केथेड्रल चर्चमा हामी जान्छौँ जुन चाहिँ चाहिँ कलकत्तामा स्थित छ